हेलो हजुर भन्नुहोस् हजुर हो हो त

हजुर हजुर सक्छु त कता के घुमाउनुपर्ने हो हजुर हजुर हजुर म तपाईँलाई एउटा राम्रो सुझाउ दिन्छु है तपाईँ भर्खर आउनुभएको होला तपाईँ ब्रिटिसको कालको जति पनि पुरानो बिल्डिङसहरू छ है पुरानो जुन समयमा बनिएको चिजबिजहरू छ त्यो तपाईँलाई म घुमाउनु सक्छु जस्तै अहिले तपाईँले टोय ट्रेन सुन्नुभएको छ हजुर त्यो हजुर टोय ट्रेन क्या त अब यो दार्जिलिङको हेरिटेजहरू त वर्ल्डमा आउँछ वर्ल्ड हेरिटेजमा आउँछ हो अन्त यो त यस्तो पुरानो हो अब यो कोइलाले चल्छ

हजुर कोइलाले चल्ने ट्रेन क्या त अब त्यो ट्रेन तपाईँलाई देखाउनु सक्छु टोय ट्रेन त्यो अब हाम्रो यो बतासे लुपहरू भन्ने सुन्नु भएको छ टुरिस्ट स्पोट हो त्यो पनि अर्को त्यो हुँदैहुँदै तपाईँको यहाँ दार्जिलिङ रेलवेदेखि थाल्छ त्यहाँदेखिको तपाईँको बतासे हुँदैहुँदै उता खरसाङ गएर त्यहाँदेखि तिनधारे हुँदैहुँदै जान्छ घुममा पनि रोकिन्छ अन्त म चाहिँ तपाईँलाई त्यो देखाउन सक्छु त्यहाँदेखि त्योबाहेक तपाईँको तपाईँ देख्नुहुन्छ पुरानो पुराना चर्चहरू छ हो पहिला ब्रिटिस टाइमकै चर्चहरू छ बिल्डिङ्सहरूमा हेऱ्यो भने अहिले कतिवटा बिल्डिङ्सहरू त अहिले स्कुलहरूले चलाउँछ त्यहाँ अहिले कलेजहरू बनिएको छ त्यो स्कुल बिल्डिङ पुरानै समयको हो आगोहरू ताप्नेहरू भएको क्या त ब्रिटिसकै टाइमको हजुर त्योहरू घुमाउनुसक्छु तपाईँले यदि चाहनुहुन्छ भने म तपाईँलाई भनिदिनु चाहिँ सक्छु हो यहाँ घुमाउनु सक्छु भनेर अन्त तपाईँलाई म अरू चाहिँ कहाँ लानु सक्छु भन्दाखेरि चाहिँ तपाईँलाई यो जुन चौरस्ताको माथिको जुन साउथफिल्ड कलेज छ हो त्यो तपाईँलाई भित्र देखाइदिनुसक्छु हो अन्त तपाईँलाई माथि सेन्ट पल्स लानु सक्छु हजुर जहाँ स्कुल छ भने मैले नर्थ पोइन्टहरू लानु सक्छु सेन्ट जोसेफ भन्ने छ त्यहाँनिर कि अन्त हजुर त्यहाँ धेरै फिल्महरू पनि सुटिङहरू हुन्छ अहिले अन्त त्यो त्योपछि तपाईँलाई म रोपवे पनि देखाउनु सक्छु ब्रिटिसको टाइममा रोपवे माथि सिंहमारीदेखिको लिएर तल सिङ्ला कमानसम्म थियो भन्छ यो सिङ्ला कमानसम्मको रोपवे चाहिँ अहिले माथि सिंहमारीदेखिको लिएर तकभरसम्म मात्र छ त्यो आदि चाहिँ हजुर चुडियो भन्छ त्यो अहिले तार चाहिँ छ तर अब त्यहाँ घिर्लिङ चाहिँ चल्दैन

हजुर एकदमै लानु सक्छु नि म त्यसलाई चडाएर त्यहाँ तपाईँको टिकटको पैसा चाहिँ लाग्छ हो कति लाग्छ त्यसमा तपाईँले अनलाइन बुकिङ गर्नुपर्ने हुन्छ त्यो म बुक गरिदिइहाल्छु हजुर तपाईँ त्यसो भए अँ यही जग्गाहरू जानुहुने त हुन्छ त्यसोभए म तपाईँलाई पैसा चाहिँ अनलाइन पठाइदिन्छु हो तपाईँले मलाई पेमेन्ट पनि अनलाइनै गरिदिनु न ल म तपाईँलाई स्लिप पठाइदिन्छु अनलाइन कि तपाईँको यो जुन बुक गरिदिइराखेको हुन्छु तपाईँ आएर उयो गर्दा भयो डुल्दा भयो है हुन्छ हुन्छ